हाम्रो घरमा पाहुना आएका छन् अनि हुटेलबाट खाना खाना ल्याइदिनु अनि मम खाने मम खाने मम खाने हरे मम ल्याइदिनु चाउमिन ल्याइदिनु अनि भात अब त्यो चाहिँ नास्ता हुन्छ अनि भात दाल सब्जी अचार बिचार अब त्यस्तो बनाएर ल्याइदिनु म पकाउनु भ्याउँदिनँ बुढी मान्छे अनि नातिनीहरू प पढ्नु जाने भ्याउँदैनन्